हाम्रो यहाँ क्षेत्रमा मनोरञ्जनको लागि एउटा पार्क चाहिँ छ त्यो पार्कमा अब ठुलो मान्छेहरू पनि यसो हिँड्नुलाई जान्छन् इभिनिङ वाक मर्निङ वाकहरू भयो अन्त त्यो नानीहरूलाई खेल्नुलाई चाहिँ बेलुका पार्क खोलिन्छ चार साढे चारतिर त्यति बेला नानीहरू त्यो चाकल चुकुल भयो पिङ् भयो अनि त्यो ओह्रालो जुन त्यो स्लाइड भनिन्छ त्यो भयो त्यस्तोहरू खेल्ने गर्छन् अन्त साह्रै नै रमाइलो हुन्छ साँझमा अनि छेउमा यहाँ हाम्रो ग्राउन्ड पनि छ त्यहाँ अब मनोरञ्जन नै खास भन्दाखेरि चाहिँ अब त्यहाँ खेलाहरू सिकाइन्छ बिहानतिर फुटबलहरू सिकाउँछ त्यहाँ कोच आउने गर्छ अन्त यो कराटेहरू पनि सिकाउँछ अनि त्यहाँबाट अरू हेर्दाखेरि खाने जगाको यो दोकानहरू हेर्दाखेरि अब हाम्रो यहाँ छेउमा मोडमा घरबाट छेउमा पाँच मिनटको दूरीमा एउटा कोरियन फास्ट फुड रेस्टुरेन्ट छ त्यहाँ चाहिँ अब बाहिरको त्यो कोरियन खानाहरू जे हुन्छ त्यो खानाहरू पाइन्छ एकदम राम्रो एकदमै स्वादिष्ट हुन्छ चलाउने मान्छेहरू कोरियन नै छन् अन्त उहाँहरूले आफ्नै हिसाबले बनाएर बिक्री गर्छन् अन्त अब अलिक टाढो गयो भने पनि त्यो मलहरूतिर यसो घुम्नु जानु सकिन्छ त्यहाँबाट खेल्नु किन्नु सकिन्छ अन्त यसो साइन्स सिटीहरू गएर साइन्स सिटीमा त्यो धेरै अब आधुनिक युग वैज्ञानिक कुराहरू हेर्नु सकिन्छ त्यस्तो नै छ यहाँ यो मनोरञ्जनको लागि चाहिँ